मैले बनाएको चित्रहरू चाहिँ म फ्रेम नभए चाहिँ लेमिनेसन गरेर राख्छु किनभने अब फ्रेम अथवा लेमिनेसन गरेँ भने चाहिँ त्यो सेफ रहन्छ र मलाई चाहिँ अब नेचरबाट इन्सपायर भएर अब नेचरकै अब अब डिफ्रेन्ट ल्यान्डस्केपहरू माउन्टेन्सहरू त्यस्तोहरूको अब पुरा इच्छा लाग्छ बनाउनु त्यस्तोहरू बनाएको पनि छु र त्यसलाई पनि फ्रेम गरेर राखेको छु र मलाई पोट्रेटहरू पनि बनाउनु राम्रो लाग्छ त्यसमा पनि मलाई पुरा रुचि छ होइन अन्त मैले चाहिँ साथीहरूलाई चाहिँ अब त्यस्तोहरू बनाएर फ्रेम अथवा लेमिनेसन गरेर गिफ्टहरू पनि दिएको छु उनीहरूले पुरा मन पनि पराएको छ मैले बनाएको यो चित्रहरू अन्त उनीहरूले पनि अब मैले उनीहरूलाई गिफ्ट दिएकोहरू मजाले सुरक्षित गरेर राखेको पनि छ